आफ्नो भाइले या आफ्नो सन्तानहरूले शिक्षा त अब जति गर्नुसक्छ त्यति नै गरोस् भन्ने म चाहन्छु किनभने शिक्षाले नै मान्छेलाई परिवर्तन गर्न सक्छ शिक्षाले नै मान्छेलाई उँभो लगाउन सक्छ या उसको सोचलाई होइन एउटा परिवर्तन राम्रो परिवर्तनको दिशामा लान सक्छ मलाई त्यस्तो लाग्छ